ओइ प्रसान्त यहाँ हेर त मैले अस्ति यो कोट किनेको थिएँ कि धेरै सजिलो रहेछ हौ यहाँ हेर जिउमा पनि फिटिङ हो तातोमा पनि तातो सिलाइहरू पनि राम्रो गरेको रहेछ हो अरू भुवा सुवा पनि उठ्दैन रहेछ प्रोग्राम गर्दा लाउनु पनि सजिलो हुँदो रहेछ हो बुझिस् राम्रो छ है तँ पनि किन्छस् भने किनिहाल् त्यहीँ उयसबाट किनेको मैले काकाकोबाट त्यहाँबाट तैँले पनि लैजा न एउटा राम्रो रहेछ है